हेलो हजुर सर भ के भन्नुभयो

ए हजुर सर होइन मैले त एकछिन यहाँ दोकानमा सानो काम थियो कि दोकानमा सानो काम थियो कि अन्त त्यो भएर एकछिन झरेको नि अब सरले यस्तो भन्नु भएर कहाँ हुन्छ त हौ अन्त सर हामी लोकलहरू हामी लोकलहरूलाई यहाँ छैन स्ट्यान्ड मोटर स्ट्यान्ड पनि छैन हो गाडी राख्ने जग्गा पनि छैन हामी कहाँ चाहिँ राख्नु अन्त हामी लोकल ड्राइभरहरूलाई त अन्त साह्रो परिसक्यो त अन्त अब बजार आएपछि अलिकति काम हुन्छै हुन्छ काम गर्नु झर्नै पर्यो एकछिन अब मैले साइडमै त राखेको छु त्यो गाडी बिचमा त छैन साइडमै राखेर गएको हुन्छ म एकछिन काम होइन त्यस्तो नगर्नुहोस् न सर म सक्नु आँटे काम कि अलिकति मात्रै छ साइडमै त छ गाडी त छिरिहाल्छ अरू गाडीहरू छिरिहाल्छ अन्त अब के गर्नु हुन्छ हुन्छ सर म एकछिन सक्नु आँटे आइहालेँ अब एकछिन पन्ध्र मिनट जस्तो लाग्छ होला हौ काम छ कि सर अन्त अब हेर्नुहोस् त तपाईँ बुझिदिनुहोस् न अब हामी यहाँ लोकल ड्राइभर हो कति साह्रो पर्छ हामी हाम्रो मोटर स्ट्यान्ड छैन घरको काम लिएर आउनुपर्छ मान्छेहरू एक दुईजना भए पनि हालेर आउनै पर्यो उनीहरूलाई पनि पर्खिनै पर्यो हो उनीहरूलाई पनि अब काम हुन्छ अलिकति गरेर आइहाल्छु नि सर एकैछिन त्यहाँ मैले साइडमै छ हौ हुन्छ हुन्छ सर सकेँ सकेँ अब म किनेँ किनिहालेँ कि अब आएँ आएँ हुन्छ सर मेरो पेसेन्जरहरू पनि छ कि त्यसमा तिनीहरूलाई पनि अब म बोलाइहाल्छु नि उनीहरूलाई फेरि हामीले लानु पर्यो नि त फेरि हो उनीहरूले सक्यो कि सकेन म हजुर हुन्छ सर आइहालेँ म आएँ हुन्छ